ओ सञ्जय आऊ त यता तिमीले दिएको त्यो लाइट बल्ब त राम्रो रहेछ त कस्तो मैले हिजै किनेर लगेको होइन त्यो दुई सय रुपियाँमा त्यो एलइडी लाइट बल्ब राम्रै एलइडी के हो तिम्रो त्यो एलइडी त्यो त ग्यास भएको लाइट बल्बभन्दा नराम्रो छ त घर लगाई घर छ बजेतिर लोगेको होइन किचनमा लाइटै थिएन राम्रै एकक्षण राखेको त झिप् झिप् झिप् झिप् पो हुन्छ त के त्यस्तो हिजै किनेको लाइट बल्ब चाहिँ त्यस्तो हुन्छ अबुइ हिजै ल फेरि राम्रै लगेको तिम्रै तिम्रै दोकानमा मज्जाले हेरीकन लगेको होइन यस्तो यो त मज्जाले यो लाइट बल्ब राम्रो छ भनेको होइन तिमीले नै होइट बित्थाको नदेऊ त्यो दा लाइट बल्ब पो त्यस्तो हुनु रे त्यो पनि एलइडी लाइट बल्ब पो त्यस्तो हो एलइडी लाइट बल्ब दुई वर्षसम्म चल्छ भन्छ त तिम्रो त एकदिन पनि चलेन त राम्रै एकक्षण त एक घण्टा लगाएको त झिप् झिप् झिप् झिप् हुन थाल्यो फेरि त्यो फेरि खाना खाँदै गर्दा त किचनहरूको त झ्याप्पै लाइट बलेको छ झ्याप्पै लाइट त गइरहेको छ बन भइरहेको छ हामी गईकन हेर्दा त राम्रै फ्युज पो भएछ के हो तिम्रो त्यस्तो लाइट चाहिँ न कम्पनीको नाम छ के आफै बनाएको हो कि यस्तो लाइटहरू छ्या यस्तो चाइनाको मालहरू लिई यतातिर नबेच है लाइटहरू त्यस्तो एलइडी लाइटहरू फ्लिक आउट भयो भने आँखाहरू नराम्रो हुन्छ मान्छेहरूको त्यस्तो फ्युजहरू भईकन कहिले कहिले ओभर लोड भईकन पड्क्यो भने तिमीले लिन्छौ त्यसको दोष चाहिँ राम्रै यत्रो ठुलो दोकान छ यतिजना मान्छे आउँछ त्यस्तो लाइट बल्ब बेच्छौ त्यो पनि यति महँगोमा दुई सयमा सिस्काकै आउँछ त राम्रो त्यस्तो नराम्रो कम्पनीहरूको किन बेच्नु तिमीले हँ राम्रै कुन चाहिँ चोरखानाबाट मज्जाले बिस रुपेको किनीकन दुई सयमा सेल बेचेको तिमीले हँ यस्तो पनि लाइट बल्ब हुन्छ हाउडे नलगाऊ है तिमी राम्रो पो लाइट बल्ब हुनु रे अस्ति फेरि म उता छिमेकीसँग पनि बोल्दै थिएँ खै त्यसले पनि त्यही लाइट बल्ब किन्यो भन्छ त्यो पनि एक दुई दिनमा फ्युज भयो भन्छ त्यो मान्छेले सोचेछ अब मैरै घरको भोल्टेज त्यस्तो भएर फ्युज भयो होला भनीकिन मेरो घरमा त भोल्टेज ठिकै थियो म स्ट्याबलाइजर पनि लगाउँछु तिम्रो चाहिँ किन यस्तो राम्रै होइन तिम्रो दोकान मैले देखे अब अबदेखि किन्दिनँ तिम्रो इलेकट्रोनिक्समा यस्तो खतम किन किन्नु म चाहिँ तिम्रो यस्तो खतम अरूहरू पनि छ होला कम्पनी ब्र्यान्डेड किन्छु नि